हाम्रो संस्कृतिमा विवाह धेरै किसिमको हुन्छ जस्तै प्रेम विवाह चोरी विवाह मगनी विवाह भारे भागेर गएको विवाह हुन्छ यस विवाहमा पनि धेरै रीतिरिवाजहरू पालन गरिन्छ आफ्नो आफ्नो जातमा आफ्नो आफ्नो किसिमको रीतिरिवाजहरू पालन गर्ने गरिन्छ जस्तै भागेर बिहा विवाह गरेको छ भने तिन दिन पछि चोरको सोरमा आउनु पर्छ ढोग भेट गरिन्छ कति अजात दाल भात अजातमा गरेको विवाहहरू छ भने दाल भात गरिन्छ दाल भातमा बेहुला बेहुलीले केटा केटीले खानापिना पकाएर बाह्रथरीका मानिसहरू भेला भएका हुन्छन् त्यसमा उनीहरूलाई दाल भात बाँढेर उनीहरूले सिग्नेचर गरेर गर्ने गरिन्छ

ढोग भेटमा चाहिँ दुइजना परिवार दुई परिवारका मानिसहरू मानिसहरू भेला भएर एकअर्कामा चिनाजाना गराउने प्रथा पनि छ अब यति भइसकेपछि ठुलो विवाह भन्छौँ ठुलो विवाहमा चाहिँ प्रीति भोज गरिन्छ वरिपरिका मान्छेहरू आफ्नो आफन्तहरू छर छिमेकीहरू बोलाएर ठुलो भोज खुवाउने प्रचलन पनि छ